मलाई दाल भात सब्जी मनपर्छ मासुहरू खाँदिनँ म साधु मान्छे हो सादा खाना मात्रै खान्छु मलाई साधा खाना मनपर्छ सब्जीमा सबै सब्जीहरू मनपर्छ मलाई फर्सी मात्रै मन पर्दैन अरू सबै मनपर्छ पनिरको सब्जी खान्छु खाएर मजाले पचाउँछु दाल भात सब्जी रोटी पुरी चाहिँ साह्रै मनपर्छ